अहिलेको नयाँ गेम्सहरूको समाचार चाहिँ म प्रायःजस्तो मोबाइलमा हेर्ने गर्छु है मोबाइलमा युट्युबतिर अन्त फेसबुकतिर भयो अन्त कोही कोही बेला चाहिँ टिभीतिर पनि हेर्ने गर्छु है कोही कोही बेला टिभीतिर भयो प्रायःजस्तो चाहिँ म फोनमै हेर्छु युट्युबतिर होइन युट्युबतिर फेसबुकतिर प्रायःजस्तो चाहिँ त्यहाँतिर हेर्छु अन्त साथै म चाहिँ फुटबल फुटबल चाहिँ मनपर्छ है म अन्त फुटबललाई नै फलो गर्छु साह्रै मनपर्ने गेम्स नै म मेरो मनपर्ने गेम्स पनि फुटबल नै हो है अन्त प्रायःजस्तो हेर्न पनि फुटबलको फुटबलको नै हेर्छु है फुटबलको नै हेर्छु अन्त हाइलाइट्सहरू पनि प्रायःजस्तो फुटबल नै हेर्छु फुटबलको नै हेर्छु अन्त मलाई मनपर्ने गेम्स पनि फुटबल नै हो अन्त फुटबल खेल्छु पनि अलिअलि